हेलो हजुर भन्नुहोस् न गएँ त म अघि तपाईँको चाहिँ हस्पिटल हजुर तपाईँलाई पनि मैले पिलिक्कै देखेको थिएँ हजुर हजुर तपाईँको त को छ नि हजुर हजुर अहिले त मेरो पनि त सानो आमा हुनुहुन्छ नि हस्पिटलमा साह्रै समस्या रहेछ हो अहिले त हस्पिटलहरू साह्रो मैला फोहोर त्यो सिस्टरहरू पनि टाइममा नआउँदो रहेछ हजुर त्यही त केही त छैन रहेछ अहिले त एक्स रे मिसिनहरू पनि छैन रहेछ केही छैन अन्त अब सिलगढी रेफर त गऱ्यो नि पैसा हुनेले पो लान्छ नहुने गरिब दुखीलाई त कस्तो साह्रो पर्छ अन्त अहिले त हस्पिटलहरू त्यही जाती पार्नै पऱ्यो अब जसरी पनि हजुर समस्यै समस्या झर्किएर त्यसै गर्देको जस्तो अब उनीहरूले त सरकारी तलब पाइरहेको छ नि अब राम्रो गरिदिनु नि होइन झर्किएर रिसाएर सोध्नु पनि हुँदैन रहेछ त्यो सलाइनहरू लाउने पनि त्यहाँनिर अरू त्यो सलाइन लाउनेहरू पनि त्यहाँनिर त्यो बढार कुढार गर्नेहरूले लाउँदो रहेछ आजभोलि त सिस्टरहरू त देखिँदैन पनि हजुर एकदमै केयरलेस राम्रो हुन्थ्यो हजुर आँखाको त्यो ज्वरो अहिले ज्वरो खोकी पुरा छ नि मान्छेहरूलाई दुखः छ नि बिचरा हस्पिटलमा याद गर्दैन अन्त पैसा हुने मान्छेले पो सिलगढी लान्छ त अब नहुने गरिब दुखीहरूलाई त त्यही आसमा गएको हुन्छ हेर्दैन रहेछ हो आजभोलि त छैन रहेछ एकदमै केयरलेस हस्पिटल त अन्त तपाईँको बिमारी चाहिँ कहिलेतिर छुट्टी हुन्छ हाम्रो त सिलगढी लानुपर्ने रहेछ जस्तो छ हो बिमारी अन्त खोइ यादै गर्दैन अब लानैपर्छ होला हुन्छ भेटौँ न भोलितिर हस्पिटल आउनुभयो भने हुन्छ राखेँ है अहिले